मलाई चाहिँ ट्राभलिङ मन पर्छ तर आफ्नो गाउँ ठाउँ भन्दाखेरि बाहिर गाउँ ठाउँ भन्दाखेरि पनि आफ्नो इलाका जस्तै दार्जिलिङ भेगदेखिको बाहिर चाहिँ यात्रा गर्दाखेरि चाहिँ भाषामा चाहिँ धेरै नै अप्ठ्यारोहरू हुन्छन् जस्तै हामी दार्जिलिङभरिमा खालि नेपाली भाषा चल्छ त्यस पछि बङ्गली चल्छ जस्तै अलिकिति मुनि गयो भने त्यस पछि बिहारी एकदमै भारत चाहिँ ज्यादा भाषाहरूले बनिएको कारणले गर्दाखेरि चाहिँ एउटा मेन अप्ठ्यारो झेल्नु परेको समस्या झेल्नु परेको चाहिँ भाषामा हो त्यस पछि आउँछ भाडामा जस्तै नयाँ मान्छेहरू देख्दाखेरि उनीहरूले चाहिँ ज्यादा भाडा लिने अन्तखेरि त्यो एउटा फिक्स्ड रेट नभएको उनीहरूले नयाँ मान्छे देखेर चाहिँ लुट्न खोज्ने त्यस्तो समस्याहरू पनि हुन्छन् अरू समस्या भन्नु पर्दाखेरि त अन्त ट्रेनतिर ऊ यो गर्दाखेरि चाहिँ भारतमा एकदमै ज्यादा डाकु चोरहरूको सङ्ख्या बढेको हुनाले गर्दाखेरि चाहिँ चोरी हुनेको समस्या पनि मैले झेले झेलेको छु किनभने जस्तै एनजेपीतिर जाँदाखेरि रेलवे स्टेसनतिर बस स्टेसनतिर मान्छे चिन्न नि सक्दैन को चोर हो भनेर र मैले मेन झेल्नु परेको कुरा चाहिँ त्यही तिनवटा हो भाषा चोरीचकेरी र भाडा गाडी भाडा